हेलो तपाईँ कृष्ण अङ्कल मोहन बोल्नु भएको अघि भर्खर मैले खिर र रोटी लगेको थिएँ नि साथी र मैले अनि अरू साथीहरूले के अरे के अरे रोटी खान्दैन अरे मासु र भात खान्छ अरे अन्त मलाई तपाईँ सक्छ भने मासु भात अन्त त्यहाँदेखिको अन्डाहरू प्याक गरिदिुनु होस् न म तपाईँलाई खिर र रोटी फर्काइ दिन्छु म आउँदैछु तपाईँको दोकानमा के अरे अरू साथीहरूले खाना खान्दैन अरे नि त रोटीहरू खिरहरू खान्दैन अरे मासु र भात खान्छ अरे तपाईँ पय्का गरिदिनुहोस् न ल के अरे अब गल्ती भएछ अब उल्टा मैले साथीले खान्छ होला भनेर त्यस्तो रोटी र खिर उयो गरेको थिएँ प्याक गरेको थिएँ अन्त त्यहाँदेखि उनीहरूले खाँदैन हरे नि त अन्त त्यसपछि चाहिँ मलाई प्याक गरिदिँदै गर्नुहोस् न ल म झट्टै औँदैछु तपाईँको दोकान